म चाहिँ प्रेसर कुकर पनि प्रयोग गर्छु अनि खुल्ला भाँडामा पकाएको खाना पनि खान मनपराउँछु दुईवटै खान्छु मतलब प्रेसर कुकरमा पनि पकाउँछु अनि खुल्ला भाँडामा पनि पकाउँछु तर यसमा अन्तर राख्नुपर्छ भन्दाखेरि चाहिँ प्रेसर कुकरमा चाहिँ अब छिटो पाक्छ होइन खुल्ला भाँडामा चाहिँ अलिकति ढिलो हुन्छ जस्तै हामी चाना मटर मासु पकाउँदा त अब खुल्लामा पकायो भने त हामीलाई आधी घन्टामा बेसी लाग्छ होइन त्यही कुरो चाहिँ यता कुकरमा छ मिनट सात मिनटमै पाकिरहेको हुन्छ अनि हामीलाई त गृहस्थीहरूलाई त हतारै हुन्छ घरको खानाहरू त छिटो नै पाकोस् भन्ने हुन्छ त्यही भएर प्रेसर कुकर नै अब सजिलो लाग्छ किनभने प्रेसर कुकरमा सबै एकैचोटि मसलाहरू भुट्यो एकै सिटी पकायो सिटी लगायो भने एकछिन्मै पाकिहाल्छ चलाइरहनु पनि परेन अनि खुल्ला भाँडामा पकाउँदा हो भने त्यहाँनिर डढ्छ कि के हुन्छ कि भनेर हेरिरहनु पर्यो होइन चलाइरहनु पर्यो बसिरहनु पर्यो अनि त्यसले गर्दामा चाहिँ मलाई प्रायःजसो चाहिँ हुन त दुईवटै युज गर्छु तर बेसीजस्तो चाहिँ प्रेसर कुकरमा युज गर्छु फेरि हाम्रो त अब घरमा बुढाबुढीहरू पनि छ आमाबाबाहरू छ अब उनीहरूको दाँतहरू अलिक कमजोर छ कसैको दाँत हुँदैन होइन तिनीहरूको लागि त अब प्रेसर कुकर नै गर्नुपर्छ हामीले किनभने खुल्ला भाँडामा पकाएको उनीहरूले खान मान्दैन चानाहरू उयोहरू राम्रो गलेको हुँदैन दालहरू अब मासु नै भनौँ बाहिर खुल्ला भाँडामा पकाएको खान मान्नु हुँदैन आमाबाबाहरूले किनभने उनीहरूको दाँतले सक्दैन उनीहरूले चपाउनु अब कोही बिमारी भएर हस्पिटलमा एड्मिट छ भने पनि हामी त अब प्रेसर कुकरमै खिचडीहरू बनाएर पठाउँछौँ किनभने बिमारीहरूलाई झन् अब हलुका खाना पात्ला खाना अनि कसैको त बुढाबुढीको दाँत पनि हुँदैन होइन त्यही भएर अब दाँत छैन भने त त्यो कराहीमा भाँडामा पकाएको खाना त दिनु मिल्दैन नि हामीले प्रेसर कुकरमै पकाउनुपर्छ त्यही भएर प्रेसर कुकरमै पकाउँछु बेसीजस्तो त खाना छिट्टो पनि हुन्छ मलाई त प्रेसर कुकरको खाना पनि मिठै लाग्छ स्वादमा भन्नुपर्दा चाहिँ हुन त अब भन्छ खुल्ला भाँडामा पकाएको खानु खुल्ला पकाएको भाँडामा पकाएको खाना राम्रो मिठो हुन्छ भन्छ तर मेरो अनुभव चाहिँ मलाई चाहिँ प्रेसर कुकरमा पकाएको खाना नै मिठो लाग्छ अब खिचडीहरू म कहिले पनि कराहीमा बनाउँदिनँ दालहरू म कहिले पनि खुल्ला भाँडामा पकाउँदिनँ मासु भयो कहिले म खुल्ला भाँडामा पकाउँदिनँ सबै म कुकरमै पकाउँछु प्रेसर कुकरमै अनि आलुहरू बोइल गर्दा नै भयो आलुहरू बोइल गर्नु त अब भाँडामा गर्नुपर्यो भने त कत्ति टाइम लाग्छ प्रेसर कुकरमा हो भने दुई सिटी लगाउनेबित्तिकै पाकिहाल्छ होइन त्यही भएर प्रेसर कुकर नै म बेसी युज गर्छु अनि चाना मटर के के बनाउँदा पनि प्रेसर कुकरै युज गर्छु अनि खाना चाहिँ मलाई प्रेसर कुकरमै बनाएको मिठो लाग्छ भात झन् मेन भात चाहिँ मलाई त्यो डेक्चीतिर खुल्ला भाँडामा पकाएकोभन्दा चाहिँ प्रेसर कुकरको खाना नै मिठो लाग्छ